हेलो हजुर हो त हजुर के कोबारेमा होला है

ए कहाँनिर राख्नु भएको थियो होला है तपाईँले बाइक

ए ठिकै छ कि अब सुन्नुहोस ल त्यसो भए चाहिँ त्यो बाइक राख्नेको छेउमै तिम्रो घर छ कि या त त्यो घरदेखिको तिम्रो बाइक राख्ने कतिसम्म टाडोको उयो छ

ए सधैँ त्यहीँ राख्छ बाइक ए अन्त त्यो बाइकको कलर चाहिँ कस्तो छ कुन चाहिँ बाइक हो फेरि हजुर ए अन्त नम्बर प्लेट चाहिँ कति होला त्यो बाइकको चाहिँ ए ल ल के भन्छ यसो के भन्छ तिमीलाई कसैमाथि अब केही उयो छ जस्तो कि त्यो बाटोतिर अब मात्ने मान्छेहरू हिँड्छ या त अब त्यो ड्रिङ्क्सहरू बेच्ने दोकनहरू छ कि त्यसको छेउ वरिपरि चाहिँ के केही छ मतलब केहीको दोकान छ कि बट त्यहाँनिर सिसी क्यामराहरूम् लगाको छ कि त्यस्तोहरू केही आइडिया छ तिमीलाई ए भनेपछि बाइक चाहिँ ओपन जग्गामै राख्दैथ्यो है ए त्यस्तो ग्यारिजहरू जस्तो थिएन मतलब अब बाइक राख्ने गाडी राख्ने जस्तो केही छैन त्यस्तो ए ठिकै छ ठिकै छ त्यसोभए यसो हजुर हजुर ए हुन्छ हुन्छ ओके ल त्यसो भए हुन्छ हुन्छ